खेलकुदले मानिसको शारीरिक र मान्सिक स्वास्थ्यमा धेरै नै योगदान पुऱ्याउँछ जस्तै खेलहरूमा आउँछ फुटबल भलिबल क्रिकेट टेनिस र अन्य जति पनि हामी कुदेर खेल्ने खेलहरू छ यी सबै खेलहरूले सबैभन्दा पहिला त हाम्रा शरीरमा हाम्रा मसल्सहरू हाम्रा बोन्सहरूलाई एकदमै स्ट्रङ बनाएर जान्छ र खेल्दाखेरि हाम्रा ब्लड पनि जति हामीलाई ब्लड प्रेसरको हाम्रो हाम्रो जति पनि ब्लड को उयो हुन्छ त्यही हिसाबले ब्लड पनि फ्ल्युड हुने गर्छ र त्यस कारणले गर्दाखेरि हाम्रा लङ्गसहरू भयो हार्टहरूलाई पनि हाम्रा आन्तरिक स्वास्थ्यलाई पनि राम्रो योगदान दिएर जान्छ र साथ साथै हाम्रा मान्सिक स्वास्थ्यलाई पनि धेरै नै यो राम्रो योगदनहरू पुऱ्याउने गर्छ जस्तै हामी खेल्दाखेरि हाम्रा सोच्ने क्षमता पनि धेरै नै बढेर जान्छ जस्तै अन्य खेलहरू भयो चेस भिडियो गेम्स लुडोहरू भयो यी सबै गेम्सहरू खेल्दाखेरि हाम्रा सोच्ने क्षमता धेरै नै बढेर जान्छ र फेरि आयो हामी कुदेर खेल्ने खेल यी खेल खेल्दाखेरि हामीलाई जस्त कस्ता कस्ता रोगहरूदेखि बाच्ने गर्छ जस्तै रोगहरूमा आँउछ क्यान्सर ब्लड प्रेसर डाइबेटिस है यी जति पनि रोगहरू छ अन्य अरू पनि कति रोगहरू छ यी सबै रोगहरूदेखि हामीलाई टाडा राख्ने गर्छ खेलकुद गर्दाखेरि हाम्रा मसल्सहरू हाम्रो हार्टहरू हाम्रो लङ्गसहरू सबै स्वास्थ्य रहर र रहिरहेको हुन्छ त्यसै कारणले गर्दाखेरि हामीलाई यी सबै बिमारहरूबाट बचाउ बचाउने गर्छ र जस्तै अरू पनि इङ्लिसमा एउटा भनाइ छ नि हेल्थ इज वेल्थ हेल्थ इज वेल्थ भन्नाले हेल्थ इज वेल्थ भन्नाले चाहिँ नेपालीमा बुझाउँछ स्वास्थ्य नै हाम्रो सबैभन्दा ठुलो धन हो र स्वास्थ्य चाहिँ हाम्रो सबैभन्दा ठुलो धन कसरी हो भनेदेखिलाई अब हामी जहीले पनि बिमारी हामी जहिले पनि अब हाम्रो शरीर अब न खाँ खाँ खुँ खुँ खोकिरहेको टाउको दुखिरहेको है अब या त ज्वरोहरू आइरहेको यस्तो अब कति बिमारहरूले गर्दाखेरि हाम्रा हामीलाई के हुन्छ अब रेस्ट गर्न पर्छ है साथ साथै अलिक अब बिमारहरू निकै नै साह्रो भयो भने त हामी डक्टरकोमा जानु पर्छ र डाक्टरकोमा जाँदाखेरि हामीलाई डक्टरले फ्री अफ चार्ज त हामीलाई अब चेक गर्दैन डक्टरकोमा गएपछि एक त के भयो हाम्रो पैसा गयो पैसा गएपछि अब पैसा त गयो गयो र साथ साथै त्यो बिमार हुँदाखेरिको टाइममा के भयो हाम्रो जतिखेर हामी काम गरेर पैसा कमाउन सकथ्यौँ त्यति खेर हामी बिमार भएर पैसा लुटाउन गइरहेको छौँ डक्टरकोमा र खेल र त्यसै कारणले गर्दाखेरि खेलकुद हाम्रा मान्सिक जीवनमा धेरै नै महत्वपूर्ण छ र खेलकुदले जस्तै एङ्जाइटी डिप्रेसन् यी सबै बिमारहरूलाई पनि हामीदेखि टाडा राखेर जान्छ हामी खेल अब खेल्न जाँदाखेरि है अब त्यो जतिखेर हामी घरमा एक्लै हुँदाखेरि चाहिँ अब त्यो एउटै कुरालाई मात्रै सोचिरहेर सोचिरहेर अब डिप्रेसन् बिमार भनेको त त्यही त हो केही कुरामा अब सोचेर सोचेर अब आफ्नो मान्सिक शरीरलाई बिगार्नु आफ्नो शरीर अब त्यो डिप्रेसनमा हुँदाखेरि चाहिँ अब आफुले मानिसलाई अब आफूले आफूलाई हानी गराउने गर्छ है तर हामी खेलकुद गर्न गयौँ भने चाहिँ खेल खेल्न गयो जाँदाखेरि चाहिँ ती अब अरू पनि मानिसहरू हामी भेट्ने गर्छौँ है खेल्ने गर्छौँ र यो सबै गर्दाखेरि चाहिँ हाम्रा हामी यो डिप्रेसन् एङ्जाइटीहरू को शिकारहरूबाट पनि हामी बाँच्ने गर्छौँ र त्यसै कारणले गर्दाखेरि खेलकुद हाम्रा मान्सिक जीवनमा धेरै नै महत्वपूर्ण छ